कालेबुङ जिल्लामा अब केटीहरू सबैजना पढेको छन् र सरकारबाट लक्ष्मी भन्डारहरू र एसीसी एसीसमा एकदम दिएका छन् अब सबलाई अब केटीहरूमा एकदम राम्रो छन् अब खानापिना पकाउन त के हामीलाई पनि हामीले पकाई हाल्छ अब पहिला पो अब त्यस्तो खाल्के उयो गर्थ्यो अहिले सबै पढेका छन् र अब सबै काम गरेका छन्